हेलो हेलो म अहिले माथि सोह्र माइलमा छु अहिले म आज छुट्टीमा घरतिर छु आज स्कुल गइएन आज शनिवारको दिन छुट्टी हो नि त म माथि सोह्र माइलको पाङ्लुङको हाई स्कुलमा पढ्छु नि

छन् अहिले त्यहाँनेरि हाई स्कुल अलगडादेखिको बिचमा यही पाङ्लुङमा मात्र हो निकै टाडा पर्छन् अरू अनि त्यहाँ छन् निकै स्टुडेन्टहरू निकै छन् हाम्रो त्यहाँ

हजुर

हजुर हजुर अहिले बसिरहेको छु

अब तपाईँको नानी कुन क्लासमा लगाउने हो हाम्रो चाहिँ नाइन टेन इलेभेनमा राम्रो पढाइ हुँदैछ सबै नै साइन्सहरू पनि छ म्याथाम्याटिक्स साइन्सहरू त्यहाँदेखि उयो पनि छ पढाइ राम्रो छ विगत सालमा हाम्रो स्कुलको विगत सालको रिजल्टहरू एक प्रकार सन्तोषजनक छ अगाडिको कोल हाम्रो स्कुलमा हाम्रो स्कुलको गेम्स एन स्पोर्ट्समा राम्रो छ त्यतिको बस्तीको स्कुल भएर पनि त्यहाँनेरि एक प्रकार राम्रो छ ग्राउन्डको चाहिँ अलिक असुबिस्ता छ ए हामी त्यहाँको सिनियरको नाताले अब स्टुडेन्ट भएको नाताले गर्दाखेरि ल्याउनु होस् न हामी पनि यसो त्यहाँ भन भान गर्छौँ सरहरूलाई रिक्वेस्ट गर्नु पर्छ भइहाल्छ नि ए हाम्रो क्लास टिचर अहिले तिलक रिजाल छ त्यहाँनेरि

भेट्न सकिन्छ मजाले हजुर भेट्न सकिन्छ

हवस् हवस् हवस् हवस्